दार्जिलिङ जिल्लामा फरक पार्ने वा उपकार गर्ने केही संस्था स्थानीय परोपकारी संस्था असामुदायिक संस्थाहरू हुन् साथीभाइ केयर फाउन्डेसन जो कि एउटा एनजियो हो गैरसरकारी संस्था हुनुहुन्छ र यसरी नै कुमलटार कल्याण संघ यो पनि एउटा सोसियल सामाजिक संस्था हो र यिनीहरूले विशेष त गाउँ ठाउँमा के कमी हुँदैछ मा समाज कतातर्फ लाग्दैछ समाजमा के कमी हुँदैछ समाजमा के उत्थान गर्नुपर्ने यी कारणहरूलाई समर्थन गर्दछन् र समाजलाई एउटा दिशा दिने कार्य गर्दछन् र यी संस्थाहरूले समाजमा धेरै सकारात्मक प्रभाव पनि पार पारेका छन् जसरी कुमलटार कल्याण संघले नयाँ स्थापना भएको पाँच वर्षदेखि विभिन्न क्षेत्रमा अँध्यारो भएको ठाउँहरूमा सोलर लाइट जडान गरेर मानिसहरूलाई सेवा प्रदान गरेका छन् भने बेला बेलामा समय समयमा विभिन्न स्वास्थ्य जाँच शिविरहरू राखेर मानिसहरूलाई सेवा पुऱ्याउने कार्य गरेका छन् यसरी नै साथीभाइ केयर फाउन्डेसनले पनि मानिसहरूलाई आफ्नो अधिकारको विषयमा जागरूक गराउने कार्यहरू गर्दैआएका छन् र मेरो क्षेत्रको नजिकैमा कुनै पनि वृद्ध आश वृद्ध वृद्धा आश्रम बाल हेरचाह र पालन पोषण गर्ने घरहरू त छैनन् तर पनि आइसिडिएस अनि नानीहरूलाई क्रेच हाउस जस्ता घरहरू यहाँनिर उपलब्ध छन् नानीहरूको निम्ति र अहिले घरबार विहीन भएको परिवारको बढ्दो सङ्ख्या त यहाँनिर अहिले देख्नमा पाइएको छैन र यसरी नै विभिन्न संघसंस्थाहरूले दार्जिलिङ अनि दार्जिलिङको क्षेत्रहरूको समृद्धि अनि सम्पन्नताको निम्ति निरर्थन निरन्तर प्रयास गरिरहेका छन्